दिदी तपाईँकोमा फुलहरू छ अरे अलिक भनेर सुनेको थिएँ कस्तो कस्तो फुलहरू छ सयपत्रीहरूको बिरुवा छ अहिले ए गदावरीको पनि छ अहिले रोप्यो भने ठिक्कै दसैँ तिहारमा फुल्छ सयपत्री गदावरीहरू यति बेला रोप्यो भने दसैँ तिहारको टाइममा ठिक्कै फुल्छ होला होइन हौ तपाईँकोमा छ कि छैन तपाईँकोमा बिरुवाहरू तपाईँकोमा छ भने तपाईँकैबाट किन्नु भनेको हौ अनि कसरी गोटा बेच्नुहुँदैछ सयपत्रीको बिरुवाहरू अनि सुन्नु नि त्यो सयपत्री गदावरीहरू चाहिँ त्यो सानोमा फुल्ने हो कि ठुल्ठुलो बोट हुने हौ लोकल हौ ए दाम चाहिँ एउटै दाम चाहिँ एउटै छ्या है लोकल त अलिक सस्तोमा आउँछ है बजारमा गयो भने त लोकल त दुई रुपियाँ गोटा पाउँछ मलाई अलिक मिलाएर दिनु है गाउँकै मान्छे भएर के साह्रो अन्त त्यो उइसको पनि छ के अरे गदावरीको गदावरी त्यो एउटा फुल भन्छ नि हौ त्यो गदावरी हो कि के हौ त्यसको नाम गदावरी नै होला हौ त्यसको नाम मजाले सयपत्री जस्तै

खै भोलि तपाईँ हुन्छ घरमा भोलि अन्त दाम मिलाएर दिनु ल साह्रै बेसी त चाहिएको छैन अलिअलि ल ल कि अन्त सुन्नु न दिदी के अरे माटोहरू ए मलहरू चाहिँ बेच्ने छैन तपाईँकोमा ए ल ल हुन्छ म त्यसो भए भोलि आउँछु नि त कि हुन्छ